गाउँ भनेको गाउँ नै हुन्छ हो सहर त अब के भन्नु र सहरमा त अब आफ्नो पनि अर्का हुनुजान्छ हो गाउँमा भनेको सबैजना मेलमिलाप गरेर बसिन्छ साथीभाइ सँगै हुन्छौँ केही पऱ्यो पनि हामीलाई सबैजनाले हेल्प गर्छ र हो सहर सहरमा त अब आफ्नो आफ्नो जीविका चलाउँछ उनीहरूले देखे पनि नदेखेको जस्तो गर्छ गाउँ जस्तो हरियाली यहाँ त स्वच्छ स्वच्छ हुन्छ र सफा एकदम रमाइलो हुन्छ आफूले पनि आफ्नो हरियाली या खेतबारी गाई बाख्रा सबै पालेर बस्नुसक्छ एकदम खुसीले हो कसैको केही भन्नुपर्दैन ट गाउँमा त आफ्नो आफ्नो मान्छे टाढो भए पनि साथ दिन क्षणमा आइपुग्छ हो त्यसैले सबैलाई अब गाउँ नै मनपर्छ हो गाउँ भनेको गाउँ नै हुन्छ आफ्नो जग्गा आफ्नो जन्मेको जग्गा अब सहर त के भनौँ र अब त्यहाँ त एउटा आफ्नो भन्ने आफ्नो भन्ने पनि पाउनेछैन हो र त्यसरी गाउँमा त गाउँ भन्ने कुरा अब गाउँ नै हो आफू बसेको जग्गा आफू हरियाली सबै आफ्नो मान्छेहरू र हरियो सागसब्जी खान पाइन्छ सबै आफूले उब्जनी गर्न पाइन्छ र कसैको अधिकार हुँदैन आफ्नो हकले कमाएर खानुसक्छ हो त्यही लाग्छ गाउँमा बसेर मलाई खुसी नै लाग्छ